हेल्लो औ दोकानमा तिम्रो दोकानमा सलहरू हेर्नु आएको अस्ति पनि लगेको थिएँ हो तर त्यो सल चाहिँ कतिवटा त राम्रो छैन रहेछ है के अरे बाहिरबाट आएको भन्यौ राम्रो राम्रो देखायौ देखाउनु चाहिँ बाहिरबाट हेर्दा चाहिँ राम्रो रहेछ भित्रबाट चाहिँ खत्तम रहेछ है त्यो कतिवटा डोरीहरू तान्निएर कस्तो अलिकति ओढ्दा पनि डोरीहरू तान्नेर नराम्रो हुँदाे रहेछ ए त्यसको लेन्थहरू पनि राम्रो छैन हो हाम्रो जिउ अनुसारको हामीलाई चाहिन्छ तातोको लागि किनेको साडी त ए सल त अलिक महँगो किनेपछि त अलिकिति राम्रो हुनुपर्ने नि क्वालिटी क्वालिटी चाहिँ छैन रहेछ खाली हेर्दा उयो मात्रै रहेछ लोभ्याउने खालको मात्रै रहेछ हो अन्त लानु त लगेँ तर मन परेन है तिम्रो दोकानको सलहरू चाहिँ मलाई बाहिरबाट आएको भन्छौ सायद चाइनिज होला है झुक्याउनु राखेको होला प्रोडक्ट राम्रो छैन तिम्रो र अर्को ठाउँ चाहिँ मैले किन्दैछु त्यहाँबाट चाहिँ मैले राम्रो राम्रो पाएँ तातो पनि छ राम्रो पनि छ मटेरियल राम्रो छ तर तिम्रोबाट चाहिँ मैले राम्रो पाउन सकिनँ कतिवटा त हुनु त हो कम्पनीबाट नै नराम्रो बनिएर आएको हुन्छ त्यो त अब तिमीहरूलाई दोष दिनु पनि सक्दैन हामीले तर तिमीहरूले बोलेर चाहिँ हामीलाई साह्रो लट्ट्यउँदो रहेछौ है त्यो चाहिँ मन परेन है अलिकति बिजिनेसमा त तिमीहरूले मान्छेको मन पनि राख्नु पऱ्यो ध्यान बटाउनु पट पट्ट्याएर मात्रै भएन नि तिनीहरूलाई अलिकिति सर्भिस दिँदाखेरि त अलिकिति सामान पनि राम्रो देउ न मुखले मात्रै नभन न हातले पनि गर क्वालिटी राम्रो देउ पैसा राम्रो लेउ तिमीहरू साह्रो झुकयाउने बानी चाहिँ साह्रो नराम्रो छ अर्कालाई लडाउँदो रहेछौ त्यो चाहिँ मन परेन र क्वालिटी हामीलाई चाहिन्छ उयो क्वान्टिटी चाहि होइन है